हेलो हजुर ए म मेरो कुकुर थियो कि एउटा अन्त जर्मन सेपर्ड अनि के भन्छ त्यो कुकुरलाई चाहिँ अलिकति उसको रौँ झर्दैछ कि अनि त्यसको लागि अब के उपाय थियो होला भनेर तपाईँलाई फोन गरेको नि केही थाहा छ भने तपाईँलाई हजुर हजुर ए हजुर हजुर हजुर होइन विन्टरमा पनि अलिक अलिक झर्छ कि विन्टरतिर पनि विन्टरमा पनि झर्छ तपाईँको हजुर हजुर ए अन मे सायद त्यस्तो

अँ सायद अँ अलिकति सल्लाह लिनु भन्दै थियो कि छिमेकीको पनि छ नि त कि छिमेकीको पनि त्यस्तै प्रब्लम हुँदाखेरि चाहिँ उहाँले अरूलाई सल्लाह लिनु भन्दै थियो कि हजुर ए खाना त मजाले खान्छ नि कि अन्त हजुर मैले बिहान बेलुका दिन्छु हो त्यसलाई त्यो कुखुराको मासु मासु ल्याउँछु नि त अन्त त्यो मजाले खान्छ त्यहाँदेखिको आफ्टर ड्याट् त्यसले पेडिग्रीहरू के के खान्छ डायट त राम्रै छ एक्सरसाइज चाहिँ अलिक नपुगेको जस्तो लाग्यो म त है कि त्यसले इफेक्ट् पार्छ कि हजुर अब अरू अरू त त्यस्तो केही छैन त्यो अँ अस्तिदेखिको अलिकति त टोयलेट् पनि त्यस्तो राम्रो भएको छैन कि त्यसको हजुर अब टोयलेट् चाहिँ एक दुई दिन राम्ररी हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ